मलाई एकदम मन परेको जग्गा चाहिँ मङ्पु हो किनभने मङ्पु चाहिँ मेरो बर्थ प्लेस हो अनि म सानैदेखिको मङ्पुमा नै हुर्किएको त्यसले गर्दाखेरि चाहिँ मलाई मङ्पु पुरा मन पर्छ प्यारो लाग्छ अनि मङ्पुमा चाहिँ म स्कुल पनि मेरो चाहिँ मङ्पुमा नै भएको अनि म कति धेरै स्कुलहरू पढेँ प्राइमेरी लेभलमा चाहिँ म सेलाथन मेरी स्कुल पढेको मङ्पुमै छ एकदम राम्रो छ अनि अर्को स्कुल चाहिँ म पढेको सेन्ट जोसेफ स्कुल त्यो पनि मङ्पुमा नै छ त्यो त्यो स्कुल चाहिँ आइसिएसी ब्याग्राउन्डको स्कुल हो अनि आफ्टर द्याट आई वेन्ट टु ऊ यो अर्को हाई स्कुल गए अनि त्यसको नाम चाहिँ हो सारदा हाई स्कुल अनि त्यो चाहिँ एउटा गभर्मेन्ट स्कुल हो डब्ल्युबिबिएसई बोर्ड अनि त्यो पिच्छे चाहिँ टेन सकिकन एलेभेन टवेल्भको लागि मेरो माध्यमिक पिच्छे मेरो इलेभेन र टुवेल्भको पढाइको लागि चाहिँ म सरसवती हायर सेकेन्डरी स्कुल गएँ अनि त्यो पनि डब्ल्युबिबिएसई बोर्ड नै पर्छ अनि त्यो अनि त्यो सपै स्कुलहरू मङ्पुमा उपस्थित छ अनि एकदमै राम्रो स्कुल छ त्यो जुन पनि म पढेँ एकदमै राम्रो छ अनि प्राय सपैजाना यही स्कुलहरू पढ्न आउने गर्छन् अनि मङ्पुमा धेरै राम्रो राम्रो व्यक्तिहरू हुनुहुन्छ अनि मङ्पुमा मङ्पुलाई मेन कुरा चाहिँ सिनकोना प्लानटेसनले गर्दाखेरि चिन्छ अनि राम्रो पढ्ने मान्छेहरू छ भने देखिन मङ्पु चैँ रिनाउन्ड छ अनि मङ्पुमा धेरै घुम्ने जग्गाहरू पनि छ घुम्ने जगामा एउटा चाहिँ हो अर्किड हाउस अनि अर्को चाहिँ हो रबिन्द्र भवन आहिले चाहिँ रविन्द्र भवनको छेउमा ट्री हउस पनि बनाएको छ त्यहाँनिर पनि घुम्न जानु सक्छ अनि अर्किड हाउसको बारेमा भन्नु पर्दा चाहिँ यहाँनिर चाहिँ कति मुभीहरूको सुटिङ पनि हुन्छ यो चाहिँ एकदमै टुरिस्ट प्लेस पनि हो यहाँ चाहिँ अब एकदमै राम्रो छ मौसम पनि राम्रो हुन्छ यहाँनिर क्लाइमेट राम्रो हुन्छ अनि यहाँनिर अर्किड हाउसमा चाहिँ तपाईँहरूले डिफरेन्ट डिफरेन्ट टाइपको अर्किड हरू पाउनुहुन्छ यहाँनिर टर्की पनि पालेको छ माछा पालन पनि गरेको छ अनि यहाँनिर डियरहरू पनि देख्न सक्नुहुनेछ किनेभने फरेस्ट एरिया पर्छ त्यसले गर्दाखेरि एकदमै राम्रो जग्गा छ यो अब रविन्द्र भवनको बारेमा भन्नुपर्दाखेरि चाहिँ रविन्द्र भवन चाहिँ किन रविन्द्र भवन राखिएको नाम भन्दा चाहिँ यहाँनिर चाहिँ मङ्पुमा चाहिँ रविन्द्रनाथ टेगोर आइकन बसेको थियो अरे त्यसले गर्दाखेरि चाहिँ यही जग्गालाई चाहिँ रविन्द्र भवन भन्न थाल्यो अनि अइले पुरा रेनोभेट गरेको छ यो जग्गाहरू राम्रो बनाएको छ अनि यहाँनिर चाहिँ एउटा हल पनि छ जहाँ चाहिँ रविन्द्र हल भन्छ सेन्टर भन्छ जसलाई चाहिँ अनि त्यो सेन्टरमा चाहिँ स्कुलले प्रोगामहरू गर्छ ठुल्ठुलो फङ्सनहरू गर्छ अनि के के को मिटिङहरू छ भने पनि त्यसमा त्यो जग्गामा अब भेला भइकन चाहिँ गर्ने गर्छ अनि यहाँदेखिनको अर्को जग्गामा चाहिँ हो चौरस्ता भन्ने जग्गा छ मङ्पुमा अनि त्यो जग्गामा चाहिँ सिनकोना प्लानटेसनको स्रमिकहरूको गन्तीहरू लाग्ने गर्छ अनि यो जग्गा चाहिँ एकदमै दोकानहरू छ यहाँनिर सौदा खाने दोकानहरू छ झुरुप्पै एकदमै राम्रो टोल छ यो जग्गा चाहिँ अनि अर्को घुम्ने जग्गा चाहिँ एउटा मङपुमा चुचुरा छ जसको नाम चाहिँ हो चुले ढुङ्गा यो चाहिँ एकदमै रिलिजियस प्लेस हो यहाँनिर पनि मानिसहरू बुद्ध जयन्तीहरूतिर पूजा गर्न लागि जाने गर्छ